ओ तिम्रोतिर उतातिर कस्तो छ हो हाम्रो यहाँ आलिपुरद्वारमा त पुरा एकदम मैला छ त हो हाम्रो यहाँ त्यस्तै हो यहाँ हेर न एकदम ऱ्यापर्सहरू बाटोभरि छ एकदम मैलाहरू एकदम उहाँको अब एकदम ठुल्ठुलो नेताहरूको सपोर्ट छ अब के गर्नु अब

हाम्रो यहाँ डम् डम्पिङ गर्नेहरू पनि छैन आउँदैन खै के हो के हो मैलाहरू पुरा एकदम राम्रो स्मेल पनि आउँदैन र मान्छेहरू बिमारी हुँदैछ ए हाम्रो खै यहाँको गभर्न्मेन्टहरू पनि के हो के हो अनि के हो तिमीहरूको यो घरअगाडि मैला त क्या हो खै हाम्रो याहाँ पनि छिमेकी खै त्यस्तरी च्याँट्ठिएर बोल्छ कोई जबडा नफाल न भन्दाखेरि जबडा फालेर त एकदम कस्तो स्मेल आउँदैछ कोई पनि छैन

यसरी त अनि त मान्छेहरू बिमारी हुन्छ मैलाहरू यसो गार्बेजहरू उठाउनु छैन कोही छैन

खोइ हाम्रो यहाँको मान्छे के हो कोई आफ्नो सोच्दैन खोइ मैला फ्याँकेछ ऊ खोइ अहिले भर्खरै ऊ फालिरहेछ मान्छेले के हो के हो अब ऊ यो गर्नुपर्ने जस्तो छ मान्छेहरू भेला गरिकिन अनि त नारा गर्नु यो गर्नुपर्ने जस्तो छ अब त्यसको लागि अब पुरै एकदम पोल्युसन पोल्युसन भइसक्यो कि अब एकदम ऊ योलाई पनि एफेक्ट पर्छ अर्थलाई पनि एफेक्ट पर्छ कि अब यस्तो गर्नुपर्ने त यस्तो छ अब हुन्छ हुन्छ